मैले अस्ति मेरो आफ्नो गाडीको लागि चाहिँ तपाईँको दोकानबाट नट बल्टु लगेको थिएँ त त्यो नट बल्टुको क्वालिटी चाहिँ तपाईँको धेरै राम्रो लाग्यो मलाई अन्त म यो मेरो साथीभाइहरूलाई पनि यो पार्ट्सको बारेमा केही तपाईँको दोकानमा चाहियो भने म पठाइदिन्छु तपाईँकोमा क्वालिटी चाहिँ राम्रो मेन्टेन गर्नुहुँदो रहेछ